यो गाउँघरमा रुघाखोकीको निको पार्ने घरेलु उपचारहरूको चाहिँ पहिलाबाट नै चलिआएको हो र अहिले पनि यो प्रथा चाहिँ चलिरहेको छ र यो गोल पत्ता निम पत्ता अभिजल चिरौटोहरूले चाहिँ रुघाखोकीमा ठिक गर्छ यो चाहिँ पहिलादेखि नै चलेको हो र अहिले पनि चलाउने गर्छन् यस यस मेडिसिनहरू चाहिँ